अब कृषि भन्दाखेरि चाहिँ हाम्री चाहिँ पाहाडको मान्छे त्यहाँनिर चाहिँ त्यो एकदम अहिलेको त्यो ट्रयाक्टरहरू भन्ने कुरोहरू चल्दैन माथिको एकदमै ठुलो औजार भनेको चाहिँ अब हल गोरु होइन हल गोरु रोम्रो छ एउटा राम्रो हलो वर्षभरी मेहेनत गरी गर्छु सबको भलो भन्ने अब देवकोटाको कविता छ नि अब किसान भन्ने त्यहाँबाट भनिदिहालेको अब त्यस्तो छ अब कुरा चाहिँ होइन अब औजार भनेकै हल गोरु त्यहाँबाट एकदम जुवा चाहियो त्यहाँबाट हलो चाहियो होइन त्यहाँबाट अब के चाहिन्छ तपाईँको दाँते चाहियो लिँड्को चाहियो सानो एउटा गोरूलाई यताउता मेलो लगाउनुलाई लट्ठी चाहियो त्यसमा एकजाना अब खन्ने अब खन्नका लागि अब औजारहरू हुन्छन् जस्तै काँटा कोदालो फरुवा इत्यादि कुराहरू हुन्छ ती कुरा प्रयोग गरेर अब पहाडमा हाम्रोतिर चाहिँ अब कृषि कार्यहरू अब सम्पन्न गर्नेगर्छ अब गर्दै आइरहेको छ होइन अब त्यसलाई चाहिँ हामीले एकदम कस्तो भन्नु अब लोक औजारहरू भन्नु पनि अब हामीले त्यसलाई अब भन्न सक्छौँ होइन अब त्यसमा पनि अब हलो भन्ने बित्तिकै हलो भित्र पनि त्यो सिदा एउटा हलो मात्र बुझ्छौँ नि हामी त्यो हलोमा पनि अब कतिवटा त्यसको पार्ट्सहरू छ होइन अब काठकै भएपनि त्यसको अब जस्तै नोक भन्छ होइन डाँडी भन्छ हलोको हलोको पाटी अब सोइला भन्छ होइन करूवा भन्छ अब त्यो कुराहरू अब जम्मै कुरा अब यसरी अनलाइन बुझाउनु सक्दैन हामीले मान्छे आउनु भने चाहिँ बुझाइदिने थिएँ देखाएर होइन अब त्यस्तै हो अब सबै कुराको प्रयोग गरेर नै अब खेतिहरू गरिरहेको छ पाहाडमा त्यही उब्जनी नभनेको नि अब अब कस्तो भने छ महिना खाने उब्जनी चाहिँ अब त्यही उपकरणहरूको प्रयोग गरेर नै पनि पाहाडमा अब सबैले त्यसरी खाइरहेको छ अन्त त्यति नै हो अब